म प्रायः जस्तो समाचार हिन्दीमै हेर्छु अनि कहिलेकाहीँ नेपाली र इङ्ग्लिस पनि हेर्ने गर्छु तर या प्रायः चाहिँ अब हिन्दीमै हुन्छ न्युज च्यानल लोकल किनकि अब सबैले बुझ्ने गरि सजिलो पनि त्यही हो र या बेसी चल्ने भाषा भनेको पनि हिन्दी नै हो अनि यहाँको लोकल चेनेल भनेको चाहिँ अब सिसिएन भन्ने छ जहाँ कि अब लोकल लेङ्गुवेजमा पनि हुन्छ जस्तो नेपाली भनौँ आदिवासी बेङ्गली र हिन्दीमा पनि छ